हजुर मेरोमा अहिलेचाहिँ अब फुलहरू त्यही गोदावरी सयपत्री अनि

क्रिस्मस उयो फुलहरू छ हो लालुपाते पटको अहिले हामीले चाहिँ पचास रुपियाँ पटहरू बेच्दैछौँ गोदावरी पनि त्यही हो पचास रुपियाँ पटै हो हजुर हुन्छ त हजुर हजुर ए हुन्छ हजुर हुन्छ उयोहरू पनि छ नि मखमलीहरू हो अनि गोदावरीमा चाहिँ पमपमहरू पनि छ अनि त्यहाँदेखिको हजुर छ त

हुन्छ अन्त मख् मखमली छ

हुन्छ